भारतीय शिक्षा प्रणाली चाहिँ एकदमै कठिन देखिन्छ है किनभने विशेष कठिन चाहिँ त्यो लेभलमा है त्यो स्तरमा जुन एकदमै तल्लो स्तरमा जुन हाम्रो है एक दुई तिन कक्षा है है त सजिलै छ त्यसमाथि तपाईँको चारदेखि लिएर आठसम्म हामी नौदेखि लिएर बाह्रवीसम्म है अलिक कठिनै छ किन भने जुन प्रकारको नानीहरूले है त्यो शिक्षाको है कतिपय विषय वस्तुहरू झेल्नपर्छ है एकदमै कठिनाइ भोगिरहेको देखिन्छ है र त्यो कठिनाइ है हामीले देखेका छौँ नानीहरूले धेरै नै कोसिस गर्छन किनभने अब अहिले को युगमा है अब पढ्ने लेख्ने एकदमै जरुरी छ है किनभने पढ्नु एकदमै जरुरी छ किनभने अब पढेन भने त हाम्रो आउँदो दिनहरू भविष्य एकदमै अन्धकार भएर जान्छ है त्यसै कारण पढ्नु एकदमै जरुरी छ सो उसो उनीहरूले जस्तै कठिन भए पनि है उनीहरूले कोसिस गर्छन् एकदमै है त्यो शिक्षा प्रणालीलाई कसरी सहज बनाउने स्तरमा है अनि पढेर हुन्छ कि डटेर हुन्छ कि लेखेर हुन्छ कि उनीहरूले एकदमै कोसिस गरिरहेको हुन्छ सो मलाई लाग्छ है कतिपय यसका केही मुख्य चुनौतिहरू चाहिँ अब के के छ भन्दाखेरि है पहिलो त अब विशेष शिक्षा प्रणालीको है कतिपय विषय वस्तुलाई क्लास हेरेर है अलिक सहज बनाउन सके एकदमै राम्रो है र कतिपय सब्जेक्ट वाइज विषय वस्तुमा है ध्यान दिएर है किनभने अब कतिपय छात्रहरू एकदमै विक हुन् कमजोर हुन्छन् केही सब्जेक्टहरू लिएर विशेष गरेर गणित है सब्जेक्टमा है एक तपाईँको साइन्स सब्जेक्टलाई लिएर एकदमै कमजोर हुन्छन् उनीहरू है उनीहरूलाई अब त्यो सब्जेक्टहरूमा धेरै कठिन कठिनाइ नै पर्छ है यो विशेष गरेर है तपाईँको त्यतिबेला नानीहरू है पढ्ने गर्छ एकदमै उनीहरूले कठिन सोच्छन् कि कसरी चाहिँ हामीले है यो कठिनाइलाई सामना गर्नुपर्ने भनेर र अलिकति है भारत जुन चाहिँ हाम्रो शिक्षा प्रणाली छ यसलाई सजिलो प्रकारले बनाउने है स्तरीय रूपमा र सब्जेक्ट वाइज रूपमा है र दोस्रो चाहिँ के छ भन्दाखेरि कतिपय अब कुराहरू है एकदमै राम्रो छ गुणस्तरीय रूपमा है र अन्त धेरै कुराहरूमा अपग्रेड ल्याँउनु जरुरी छ है जति सक्दो अब सब्जेक्टको हरेक कुराहरूमा है विशेष आउँदो दिनमा है नानीहरूलाई है एकदमै चुनौती छ कि किनभने कतिवटा कुरा डिजिटलाइज भएर गइ रहेको छ दिन बदिन है र यो शिक्षा प्रणालीमा है भोलिको दिनमा धेर थोर उहाँहरूले धेरै डेभलप गर्न सकिन्छ र भोलीको दिनमा अनि यसरी नै है शिक्षालाई लिएर है भारत सरकारले पनि केही उपलब्धि गर्छ भन्ने आशा छ है